हाम्रो कालिम्पोङको क्लाइमेट चाहिँ एकदमै राम्रो भनेर पर्यटकहरू पनि यहाँको क्लाइमेट मन पराउँथ्यो पहिला पहिला तर यहाँ चाहिँ जाडोमा पनि बेसी जाडो हुँदैन गरममा पनि बेसी जाडो गरम नहुनाले गर्दाखेरि सबैजना यहाँ आएर बस्न रुचाउँछन् तर अहिले घडी चाहिँ ग्लोबल वार्मिङले गर्दा होला यहाँको क्लाइमेटमा पनि धेरै चेन्ज आएको छ गरममा धेरै गरम जाडोमा धेरै जाडो हुन थालेको छ जाडोमा त हामी छेउछाउ एरियातिर लाभातिर हिउँ पनि पर्न थालेको छ त्यसले गर्दाखेरि अब यसले गर्दाखेरि धेरै चुनौतीहरूको सामना गर्नुपर्छ र पानी अब परेपछि जोडसँगले पानी परेर कति बिगार गर्छन् भने अब घाम लाग्यो भने पनि अहिलेघडी घाम लागिरहेको छ घामले पनि बिगार गरिरहेछ फुलहरू फुली फुल्छन् कति राम्रो फुल फुलिरहेको छ तर घाम बेसी भएकोले गर्दाखेरि फुल पनि फुल्दा फुल्दै सुक्छ त्यसले गर्दा अब पानी जत्तिनै हाले पनि माथिबाट गरम बेसी भएकोले गर्दा फुल पनि राम्रो हुनै सकेको छैन अन्त त्यसले गर्दा धेरै कुरोलाई नै असर पारिरहेको छ अहिले यो गरमले गर्दाखेरि र जुन चाहिँ पहिलाको क्लाइमेट थियो कालिम्पोङको त्यो चाहिँ अहिले छैन र अब यल्लाई यसलाई चाहिँ यो इकोसिस्टमलाई पनि धेरै प्रभाव परिरहेको छ अहिले अन्त रूख पातहरू सुकेर जाँदैछन् र त्यति राम्रोसँगले भएको छैन रूखपातहरू पनि बढ्न सकेको छैन र अब पहिरो पानी पऱ्यो भने एति साह्रो पानी परेर पहिरो गएर कति नोक्सान घर जनको नोक्सान भएकोले भएको कारणले गर्दाखेरि अहिले चाहिँ डिजास्टर म्यानेजमेन्टले अहिले त अब फेसबुकमा पहिलेबाट नै उनीहरूले सूचना दिन्छन् यति पानी पर्छ यतिमा जोगिनु यहाँ यस्तो उस्तो भनेर चाहिँ दिएकोले गर्दा हामी धेरै नै अब सचेत हुन सक्छौँ यसमा चाहिँ त्यसले गर्दाखेरि चाहिँ अब प्राकृतिक स्रोत र इकोसिस्टमलाई चाहिँ यसले यसरी असर पारिरहेको छ गरम घरि ठन्डा घरि असिना घरि पानी जोरसँगले पर्दा मकै छरेपछि समयमा उम्रिन पाउँदैन पानी नपरेर र फेरि घाम लागेर उम्रिसकेको फेरि सुकाउँछ त्यसले गर्दा सागसब्जीमा पनि धेरै असर परेर किसानहरू पनि यसमा दुखी नै छन्